नर्बू हामी टाइममा दस बजी नै पुग्छौँ दार्जिलिङ मोड ट्राफिक बिच बिचमा ट्राफिक्स भयो भने अलिक छिटो बाटो कता हुन्छ टाइममै दस बजी पुग्ने यसो बाटोहरू लैजाऊ है ट्राफिकमा अलि हामी ढिलो भइगयौँ भने अन्त अलिक छिटो टाइममा दस बजी पुग्ने हिसाबले कुन बाटो हुन्छ त्यो भएर लैजाऊ न मेरो सरसामान यसो दोकानमा दुर्गा उसमा जानुपर्ने छ सरसामानहरू किन्नु यदि ढिलो भयो भने ट्राफिकमा भएर त्यही कारण ण अलिक छिटो टाइममा पुऱ्याइ दिएर म सौदा गर्नु धेरै सौदा गर्न पाउँछु होला त्यही भनेर अलिक टाइममै पुऱ्याइदिनु नि ल